हिजो आज नानीहरूले धेरै खेलहरू खेल्ने भनेको त्यही मोबाइलमा खेल्छन् पुरा खेल्छन् जस्तै मोबाइल लिजेन्डहरू अरे एमआइ हरे हो अनि आजकलका नानीहरूले यस्तै फुटबलहरू केही पनि खेल्दैन आजकलका नानीहरूले नानीहरू सबजना फो फोनमा मात्र झुन्डिरहेको हुन्छ फोनमा त्यो एमएल पब्जी हरे फ्री फायर हरे त्यस्तो त्यस्तोहरू मात्र खेल्छ आजकलका नानीहरूले